डोमिनोसबाट बोल्नु भएको ए सुन्नुहोस् न मैले एउटा पिज्जा अर्डर गरेको थिएँ कि हजुर अन्त त्यो सात बजीभित्रमा आइपुगेको हुनुपर्थ्यो हो अन्त त्यो टाइममा आएन हजुर अन्त त्यो टाइममा नआएको कारणले चाहिँ तपाईँको पिज्जा चाहिँ एकदमै सेलिएर आइपुगेको थियो हो अन्त हजुर सात बजेर पाँच मिनटहरू जस्तो बाद आयो होला सायद

हजुर त्यो त होइन कि सुन्नुहोस् न त्यो एकदमै चिसो भएको कारणले खानु पनि सकिनँ हो त्यो कन्डिसन एकदमै खराब थियो अब त्यसको चिजहरू पनि डल्लै कडा भइसकेको थियो क्याप्सिकमहरू डल्लै झरिसकेको थियो त्यो मुनिको पिज्जाको जुन चाहिँ बेस हुन्छ नि हौ त्यो पनि एकदमै यता र उता भइसकेको थियो अन्त सुन्नुहोस् न अब मलाई पैसा रिफन्ड गरिदिनु हुन्छ कि त्यो पिज्जा एक्सचेन्ज गरिदिनु हुने पैसा रिफन्ड गरिदिनु हुने ए हुन्छ हुन्छ हजुर डेलि डेलिभरी बोय पनि एकदम अब त्यो किन ढिलो आएको भनेर सोध्दा पनि रियूड न रियूड बोल्दैथियोे अन्त मैले सम्झाइदिएँ हजुर हुन्छ हुन्छ पैसा रिफन्ड गरिदिनुहोस् न मेरो हुन्छ सर हुन्छ थ्याङ्क यू